हाम्रो क्षेत्रमा चिनिने राजनितीक दलहरू के के छन् भन्दाखेरि जस्तो बिजेपी भयो टिएमसी गोर्खाका पार्टीहरू जस्तो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा भन्ने पार्टीहरू छन् यस्ता पार्टीमा पार्टीका नेताहरूको रूपमा जस्तो कि गोर्खा नेताहरूमा बिनय तामाङ बिमल गुरूङ आदि रहेका छन् भने बिजेपीहरूमा रहेका राजु बिष्ट आदि नेताहरू रहेका छन् उनीहरूका मुद्दाहरू के के हुन् भने स्थानीय गोर्खाहरूको मुद्दाहरू जस्तो गोर्खाल्यान्ड भयो यसपछि त्यहाँका स्थानीय समस्याहरू उनीहरूले विभिन्न प्रकारका समस्याहरूलाई राखेर स्थानीय ठाउँमा पुऱ्याएर हामीलाई मद्दत गरिरहेका छन् यस्ता मुद्दाहरू बाहेक केही उनीहरूले आफ्नो स्वार्थका लागि पनि मुद्दा देखाएर विभिन्न प्रकारका कामहरू राम्रोसँग नगरेर ती कामहरू गरेको भन्दै विभिन्न प्रकारका मुद्दाहरूलाई राम्रोसँग राख्न सकिरहेका छैनन्